हाम्रो चाहिँ यहाँनिर गुवाहरू रोपिसकेपछि गाई बाख्रा पालिसकेपछि यहाँ चाहिँ हाम्रो घरघरमै किन्न आउँछ किन्नु आइसकेपछि चाहिँ हामीलाई हाम्रो गुवाको फल हेरेर हामीलाई दाम दिनुहुन्छ त्यसपछि उहाँहरूले टिपेर चाहिँ त्यो चाहिँ बोरामा प्याक गरेर गाडीमा लगाएर सिलगढी जलपाइगुडी उनीहरूको त्यसरी गाडी गाडी लानुहुन्छ हाम्रो चाहिँ यहाँनिर हामी बेच्नु जाँदैनौँ हाम्रो चाहिँ एजेन्टहरू किन्नु आउनुहुन्छ किनिसकेपछि चाहिँ उहाँहरूले गाडीमा लगेर लगाइसकेपछि चाहिँ सिलगढी जलपाइगुडी यता यता उनीहरूको अब कता कता उनीहरूको लिङ्क छ त्यता त्यता लिएर जानुहुन्छ